यो सेयर बजारको बारेमा चाहिँ मलाई बेसी केही पनि याद छैन किनकि हामी वेस्ट बङ्गालको पट्टि परेर पत्ती टिप्नु जानुपर्छ त्यो लागि हामीलाई बेसी केही याद छैन र यो हालैको बजारको पनि हामीलाई बेसी केही याद छैन र डिजिटल कार्डले चाहिँ हामीलाई यत्ति साह्रो अगाडि बढाएको छ यो भारतलाई है पहिला जान्थ्यो ब्याङ्कतिर यस्तो गरममा लाइन लाग्नु पर्थ्यो कोही बेला लाइन जान्थ्यो अनि अहिले निकालिदिएको छ डिजिटल कार्ड फोन फोन पे गुगल पेहरू निकालिदिएको छ यो चाहिँ टाढो बस्ने मान्छेहरूलाई पनि साह्रै सुविस्ता हुन्छ र अनि हामीले उनीहरूलाई पैसा पठाइदियो भने पनि उनीहरूले सजिलोसँगले निकाल्नसक्छ उनीहरूले पनि हामीलाई पैसा पठाइदियो भने हामीले सजिलोसँगले निकाल्नसक्छौँ र पहिला पहिला हामीले यो नयाँ नयाँ आउँदाखेरि हामीले यस्तो भन्थ्यो कि यो सबै नाटक हो पैसाहरू जान्छ भन्थे र आज होइन रहेछ पछाडि पछाडि हामीले पनि युज गर्दै गयौँ यो पनि एकदमै राम्रो रहेछ है टाढो बस्ने दिदी भाइबहिनीहरूको लागि सबैजनाको लागि एकदमै साह्रो यो चाहिँ राम्रो कुरा रहेछ यो पैसाहरू निकाल्नुपर्ने बुकबाट पैसाहरू निकाल्दा पनि हुने लगाउनु पनि सजिलो पर्ने पहिला त एक दुई रुपियाँ हाल्नु जाँदाखेरि पनि कस्तो लाइन लाग्नुपर्थ्यो यस्तो गरममा र अहिले चाहिँ मान्छेहरूले मान्छेहरूले यस्तो दामी यो एपहरू निकालिदिनु भएको छ र अझै पनि म भन्छु कि हाम्रो भारतले अझै पनि अगाडि उन्नति गर्नेछौँ भनेर र यसरी नै उन्नति गर्दै नै जानुपर्छ